हेलो हजुर तपन इलेक्ट्रिकलबाट बोल्दैछु भन्नुहोस्

हजुर हजुर हजुर ए कस्तो मतलब सर्टै भयो कि त्यो उयो नै लाइटै गयो कि कि पड्कियो कि कतै ए चटक चटक गर्दै चल्न चाहिँ चलेको छैन केही पनि चलेको छैन है कहाँ कहाँ पो होला मैले कहाँ गरेको थिएँ होला तपाईँको घर चाहिँ कहाँ होला ए घर चाहिँ कहाँ होला तपाईँको बरतला है ए बरतलामा गरेको वाइरिङ भनेपछि हजुर हजुर एक तला घर होइन एक तला घर है तपाईँको हजुर हजुर शिवमन्दिरको त्यहाँ त्यो के अरे रुम चाहिँ कतिवटा छ होला तपाईँको त्यहाँ घरमा पाँचवटा रुम छ नि त्यसो भए वाइरिङ मात्रै सट हुँदैछ नि त्यो फ्यानहरू केही पनि चलेको छैन बल्बहरू केही पनि चलेको छैन सबै रुमको एमसिबीहरू चेक गर्नुभयो एमसिबी एमसिबी त्यो छ नि स्विचको छेउमा हेर्नुभयो त्यो त्यो ठिकै छ ठिकै छ त्यो चाहिँ है हजुर ए हे सटै भयो होला सायद केही कनेक्सनमा केही प्रब्लम पो भयो होला है एक काम गर्छु नि त म कि हजुर म आज त साह्रो पर्छ हो नभए म आज बेलुकै आउँछु नि त त्यसो भए मिलाएर अन्त आज बेलुका आएर म हेरिदिन्छु के कसो त्यसो भए त अब सटै भएको छ सबै गएको छ भने त सायद तार फेर्नुपर्छ कि बा नयाँ हो नयाँ तार अँ म आएर पहिला कि त्यहाँबाट चेक गरेर चाहिँ अगर तार फेर्नु पर्यो भने त अलिकति लाग्छ एक काम गर्छु नि त म अब अस्ति भर्खर मैले गरिदिएको अलिकति कम्ती चाहिँ गरिदिन्छु म तपाईँलाई हो अन्त चार्ज त लाग्छ अलिकति हजुर हजुर होइन म त्यही अलिक कम्ती त गरिदिन्छु कि म पहिले हेरिदिन्छु के कसो हो अन्त चाहिँ हेरेर अन्त त्यहाँबाट म भन्छु तपाईँलाई हो अन्त यो के अरे तपाईँको त्यो मेन स्विचहरूतिर त केही पड्किनेहरू केही छैन होला नि मिटरमा त लाइन आउँदैछ होइन मिटरमा पनि लाइट आउँदैछ पिलिक पिलिक गर्दैछ रातो बल्ब चाहिँ बलेको छ ए त्यसो भए मिटरबाट उता चाहिँ कनेक्सन गएको छैन नि त फ्युज गयो कि बा हो तर फ्युजले त चटक चटक त नहुनुपर्ने हजुर हजुर हजुर अँ त्यही त्यही त्यस्तै त्यस्तै के होला अँ हजुर हजुर त्यस्तै के होला कि म बेस्ट भन्छु तपाईँ चाहिँ त्यहाँ अहिले केही पनि नगर्नुहोस् कि त्यतिकै छोडिदिनु होस् हो अहिले मेन स्विच अफै छ होला नि अफ् गर्नुभयो होला नि अँ मेन स्विच अफ् नै राखिदिनु होस् अन्त म अब अहिले बेलुका कति साढे चार साढे चारतिर आइदिन्छु एक खेप आएर हेर्छु अब यसो गरेर हुनेछ भने ठिकै छ त्यति बेला गरेर हुँदैन भने चाहिँ म भोलि आएर डल्लै वाइरिङ म दिउँसो नै चेन्ज गरिदिन्छु हो कति के हुन्छ तपाईँलाई म भन्छु अलिक कम्ती गरिदिन्छु नि हुन्छ हुन्छ म त्यही चार चार साढे चारतिर आइ आइहाल्छु नि म छिट्टै गरेर आउँछु कि तपाईँ घरमै बस्नुहोस् हो म आएर हेर्छु नि ल हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ